कोभिड नाइन्टिनमा चाहिँ हाम्रो क्षेत्रमा चाहिँ निकै हाहाकारै भयो र प्रायः बाहिरको मान्छे पनि पस्नु नदिने भयो त्यति मात्रै नभएर साह्रो बाहिरको पनि गाँवैमा नि हामी वल्लो गाउँ पल्लो गाउँ तल्लो गाउँ माथिल्लो गाउँ पनि आउजाउ गर्नु नदिने समाजले चाहिँ त्यस्तो भयो त्यसो गऱ्यो हो बाटोतिर अब गेटहरू लगायो नजानु भनेर अन्त हामीले आफ्नै गाउँमा रोकथामको लागि हामीले अब सेनिटाइजरहरू युज गऱ्यौँ मुखमा मास्कहरू प्रयोग गऱ्यौँ त्यहाँदेखि एकाअर्कामा त्यसरी यताउता डुल्यौँन जस्तै अब बाहिर गएर आयो भने चाहिँ कोरेन्टाइन राख्यौँ अब मेरै नानीहरू कति छ बाहिर जान्थ्यो बाहिरबाट आउँदाखेरि चाहिँ कोरेन्टाइन एघाह्र दिन कोही पन्ध्र दिन यसरी हामीले अलग्गै पनि राख्यौँ त्यसो गऱ्यौँ र पछिबाट त्यसलाई बिस्तारो बिस्तारो अब रोकथाम हुँदै गयो र अहिले चाहिँ अब ठिकै छ त्यति बेला त अब त्यो जस्तै कसैलाई त्यो रोग लागिहाले पनि र झट्टै खबर गऱ्यो भने झट्टै नै अब एम्बुलेन्स आउँथ्यो लगेर जान्थ्यो हो हाम्रो यहाँ चाहिँ अब तल टिस्टामा एउटा क्याम्प थियो माथि कालिम्पोङ दिसा हलमा पनि क्याम्प थियो त्यति बेला र त्यसरी नै हामीले चाहिँ अब त्यो सामना गऱ्यौँ र त्यसबाट चाहिँ हामी बाच्यौँ